अच्छा यो बाटोघाटो विषय लिएर चाहिँ हामी एकपल्ट यहाँ नागरीमुनि ग्राममा गएको थियौँ र त्यहाँ पहिरोले बाटो एकदमै ग्रस्त भएर हामी बाटोमा हामी बाटोमा जाँदा जाँदै पहिरो गएर चाहिँ हामी आधा बाटोसम्म गयो जहाँ हामी पुग्नुपर्थ्यो त्यहाँ पुग्न सकेनौँ र आधा बाटोमै गएर हामी फेरि अर्कै रास्ता अर्कै बाटो अपनाएर हामी फेरि घर आउन कर लागेको छ है